पहिला हामीले आइज मेरो जगुबाट भन्थ्यौँ खेल्थ्यौँ हामी नानी हुँदा त्यति बेला हामीले गोल्किचोलमा हाम्रो बाग्राकोटको गोल्किचोल भन्दा भानु मैदानमा गएर अलिकति फुटबल खेल्थ्यौँ पछि हामी गाउँमा आएर होइन फेरि हामीले के खेल्यौँ भने यो आई एमराइट भन्ने खेल्थ्यौँ हो त्यसपछाडी हामीले त्यो ब्याडमिन्टन भन्ने काठले कोच्याएर काठ बनाएर तक्ति बनाएर हामीले खेल्थ्यौँ त्यही नै हो हिजोआज नानीहरूले खेल्ने गरेका केही नयाँ खेलहरू के के के हुन्